हाम्रो खेतीपाती भन्दाखेरि चाहिँ हाम्रो थुप्रै छ अन्त अलैँचीहरू रोप्छ अब कुचोहरू धानहरू अब धानहरू अब हामीले कुटेर खानु सक्छौँ अब मसिनमा उयो गरेर पनि खानु सक्छौँ अन्त साग सब्जी चाहिँ हाम्रो थुप्रै हुन्छ अब फर्सी हुन्छ लौका बैगुन खोर्सानी पनि हुन्छ अन्तखेरि चाहिँ अब सिमीहरू हरू हुन्छ